खेलकुदले चाहिँ मान्छेलाई अब राम्रो हुन्छ किनभने बाहिरतिर भड्किनु सक्दैन नानीहरू भयो जस्तो अब अहिलेको एकदमै जमाना ठिक छैन खेलकुदले त्यस्तो खालको नानीहरूलाई राम्रो विचार राम्रो सोच ल्याइदिएको छ कि किनभने उहाँहरू नराम्रो लतपट्टि लाग्दैन अहिले पुरा नराम्रो भइसकेको छ नानीहरू ड्रग्स अब कतिवटा भइसक्यो यति साह्रो प्रोब्लम जाँड रक्सी गाँजा सिग्रेट टेर्दैन अहिलेको नानीहरूले खेलकुदले चाहिँ खेलकुदमा हालेको छ भने चाहिँ कुनै गेम्सतिर हालेको छ भने चाहिँ नानीको पनि भविष्य बनिन्छ भविष्यले अब यिनीहरूको गोलीले नै अब यिनीहरूको राम्रो राम्रो खेल कुद भयो भने त यिनीहरू त भोलि पर्सी काम पनि पाउनु सक्छ यही खेललै नै खेल भनेको कुरो चाहिँ हेल्थ पनि राम्रो हुन्छ सबै कुरोको राम्रो हुन्छ यिनीहरूको सोच नराम्रोपट्टि जाँदैन विचार राम् राम्रो राम्रो आउँछ यिनीहरूले खेलकुदमै प्रायः हुन्छ अब अहिले हाम्रो पनि छोरालाई गोलीतिर हालेको छौँ उहाँ एकदमै गोलीतिर नै ध्यान दिन्छ सबै कुरो राम्रो नै छ जति पनि गेम्स खेल्ने नानीहरू त राम्रो लाग्छ मलाई अब नराम्रो नानीहरूलाई पनि यता गेम्सपट्टि ल्यायो भने तिनीहरूको पनि गेम्सपट्टि ध्यान हुन्छ भनेर म यही सोच्छु राम्रो नै छ गेम्सहरू त एकदमै जो गेम्स खेल्छ त्यो गेम्स खेल्नेको त दिमागै राम्रो हुन्छ उहाँहरूलाई गेम्सपट्टि नै उयो ध्यान हुन्छ उनीहरूलाई नराम्रोपट्टि चाहिँ जाँदैन मन भट्किँदैन यही हो मेरो भनाई चाहिँ